हेलो हजुर म अँ स्वर्णभूमि पत्रिकाबाट बोलेको कि रिपोर्टर सुन्नुहोस् न त्यो बाग्राकोटको चियाबारीको अस्ति बन्दहरू छ अरे भन्ने सुन्यौँ त अन्त के कस्तो छ हौ त्यो चियाबारीमा अहिले अवस्था के छ हजुर हजुर

अन्त अहिले मान्छेहरू चाहिँ कमानमा बगानमा हिँड्दैछ काममा जाँदैछ

त्यो कमान हजुर कमान बन्द भनेर चियापतिको बुट्टाहरू उखाल्ने रूखहरू ढाल्ने ओर्ने त गरेको छैन अँ भने मैले भन्दा पनि मैले सुनेको अहिले त्यहाँको असिस्टेन म्यानेजरले त सुसाइड गर्यो अरे अँ के भयो हरे मर्यो अरे के भन्ने सुनेको हजुर हजुर

हजुर ए हजुर अन्त त्यहाँको मान्छेहरूले चिया बगान नगएर घरमा बसेर अरू अरू काम गर्नुपट्टितिर लागेर चिया बागान नचल्ने स्थिति आएको होइन होला नि त

हजुर फ्याक्ट्रीहरू चल्दैछ

ए हजुर हजुर भनेपछि कमानहरू हजुर

त्यो अधिकारको लागि त्यो स्ट्राइकहरू गर्ने आन्दोलन गर्ने दुईजना मिलेर सँगै चाहिँ गर्दैन त्यो सँगै आदिबासी नेपाली मिलेर अधिकारको लागि आन्दोलन गर्ने भन्ने चाहिँ छैन